कालिम्पोङ जिल्लामा धेरै नै सामान्य रितिरिवाजहरू छ सांस्कृतिक रीति रिवाजहरू छन् जस्तै अब राईले साकेवा गर्छ भनेदेखिलाई यो जस्तै अब सुब्बाले मङ्गेना बुद्ध पट्टि अब बुद्धिस्टले बुद्धिसै प्रकारले गरिरहेका हुन्छन् यता अब कतिले अब राई लिम्बूमा उयो गरिरहेको हुन्छ ढ्याङ्ग्रो पनि ठोकिरहेको हुन्छ कसैले अब हामीले राईमा विशेष नम्बर एक त पितृदेव कुलपित्र गरेको हुन्छौँ जसलाई हामीले सामान्य रूपमा चाहिँ एकदम साक्षात यो चाहिँ ईश्वरै हो भन्ने ठानेको हुन्छ हामीले तिनवटा ढुङ्गालाई त्यसमा धेरैवटा बखानिएको हुन्छ आफ्नो रीतिअनुसार संस्कृति के हो परम्परा के हो भन्ने कुरालाई त्यहाँ जनाएको हुन्छ हाम्रा बाजेहरूले त्यही रूपले चाहिँ अब हामीले पनि पछ्याउँदै चाहिँ गइरहेका छौँ यता अब लिम्बुवान लिम्बूवानले पनि एकदमै उनीहरूले गर्छ मङ्गेना भन्छ मङ्गेनालाई चाहिँ अब उनीहरूले चाहिँ यसरी बनाएको हुन्छ प्रत्येकको परिवारलाई त्यो कस्तो प्रकारले हुन्छ उनीहरूको शिरमा फेटा बाँधेर के गरेर कस्तो प्रकारले गरेर देखेँ देख्छौँ हामीले बनाइराखेको नै छ साथै बुद्धिस्टले आफ्नो पाराले एकदम मजाले उनीहरूले आफ्नो के अरे धर्मको जुन चाहिँ नियमहरू छ पालन गरिरहेको जस्तै अब मराउ पर्दा चिन्ता बस्ने लामा अब जस्तै बुद्धिस्टहरूमा लामाले अब जस्तै अब दोमाङहरू लाएर कस्तो गरेर चाहिँ उनीहरूले अब सफलता प्राप्त गरिरहेको छ यस्तै प्रकारले नै हामीले चाहिँ मनाउने गरेका छौँ